हेलो भाइ म कुमार चामलिङ बोल्दैछु तपाईँ अहिले कहाँ हुनुहुन्छ घरमै हुनुहुन्छ म एयरपोर्ट जानु पर्ने कि छोरी पुऱ्याउनु त्यसको लागि मलाई गाडी चाहिएको थियो भोलि बिहान सात बजी एघार बजीको फ्लाइट छ त्यसले गर्दा बिहान सातै बजी हिँड्नु पर्नेछ त्यसले गर्दाखेरि बिहान तपाईँ सात बजी मेरो घरमा आइदिनु भयो भनेदेखिलाई चाहिँ अति उत्तम हुने थियो र तपाईँ अहिलेसम्म पनि आइपुग्नु भएको छैन सात पन्ध्र भइसक्यो मैले तपाईँलाई सात बजी बोलाएको अहिले तपाईँ कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ कञ्चनको छेउमा ए भाइ त्यहाँबाट त अझै पन्ध्र बिस मिनट पो लाग्छ त मेरो घरमा आइपुग्नु त्यसले गर्दाखेरि तपाईँ अलिक चाँडै नै आइदिनु भयो भनेदेखिलाई चाहिँ राम्रो हुन्थ्यो किन भनेदेखिलाई सात बजीको फ्लाइटमा दुई घन्टा अगाडि नै त्यहाँ पुग्नु पर्ने हो किन भनेदेखिलाई अहिले जुन प्रकारको ट्राफिक जामहरू छ अहिले यहाँदेखि नै कालिम्पोङदेखि नै तपाईँले हेर्नु भयो भनेदेखिलाई एकदमै बेसी ट्राफिक जाम छ फेरि बिहान चाहिँ सात बजी हिँड्नु पायो भने चाहिँ अलिकति खुल्ला रहन्छ अलिकति आधी घन्टै ढिलो भयो भने चाहिँ स्कुले जाने गाडीहरूले गर्दाखेरि चाहिँ बाटोहरू सबै नै जाम भएर बसे बसेको हुन्छ त्यसले गर्दाखेरि अहिले जुन चाहिँ यो बर्खा यामले गर्दाखेरि धेरै जग्गा ठाउँहरूमा बाटो ब्लक पनि हुन सक्छ त्यसले गर्दा तपाईँलाई मैले बिहान सात बजी बोलाएको थिएँ तपाईँ आइपुग्नु भएको छैन एकदमै म पर्खिरहेको छु ए आइपुग्नु आँट्नु भयो ए कहाँ आइपुग्नु भयो ए म तपाईँकै घर छेउमा आइपुगेँ र छि छिटो आइदिनु भयो भनेदेखिलाई चाहिँ राम्रो हुने थियो भाइ किनभनेदेखिलाई अहिले जुन प्रकारको स्थिति छ यो बर्खायाममा चाहिँ पानी झरी त्यसले गर्दाखेरि चाहिँ धेरै असुविधा हुन जान्छ कि त त्यसले गर्दाखेरि चाँडै आइदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भाइ